हाम्रो देशको शिक्षा पहिलाको जस्तो राम्रो छैन हामी राम्रो पढ्नुको लागि बाहिर जानुपर्छ त्यही चिज हाम्रो देशमा राम्रो पढाई भएयसो यहीँ नानीहरूको शिक्षा राम्रो हुन्थ्यो देशको शिक्षा अगाडि बढ्थ्यो किनकि अब अहिले अहिलेको नानीहरलाई राम्रो पढाउनुको लागि हामीले अ बाहिर पठाउनुपर्छ कि त इङ्लिस इस्कुल हाल्नुपर्छ अहिले अब गर्मेन्टले राम्रो शिक्षा गर्मेन्ट स्कुलमै दिएको भए पनि गर्मेन्ट हामी नानीहरूलाई प्राइभेट स्कुल पढाउनु पढाउनु पठाउनु पर्ने थिए गर्मेन्ट स्कुलै हाल्दा हुन्थ्यो सरकारीमा राम्रो शिक्षा राम्रो टिचर भइदिएको भए राम्रो हुन्थ्यो अहिले अब स सक्ने पेरेन्ट्सहरूले पो प्राइभेट स्कुल हाल्छ र नसक्नेहरूले सरकारी स्कुल पढाउँछ ससकारी स्कुलमै राम्रो टिचर राम्रो अब पढाई भएन भने त्यो नानीहरूको भविष्य के हुन्छ